हाम्रो गाउँमा मानिसहरू प्रायः नै मानिसहरू साकाहारीभन्दा पनि मांसाहारी छन् प्रायः मानिसहरू मासु खाने गर्दछन् तर हाम्रो गाउँमा जुन चाहिँ मासु पाइने ठाउँको धेरै नै अभाव छ यहाँबाट लगभग दुई तिन किलोमिटर टाढाबाट मासु ल्याउनु पर्ने हुन्छ त्यसकारणले गर्दाखेरि यहाँ एउटा पोल्ट्री फार्म खोली एउटा मासु काट्ने पसलको पनि एकदमै आवश्यक छ म पनि यस विषयमा धेरै नै सोचिरहेको छु एउटा पोल्ट्री फार्म खोल्नको निम्ति जग्गा पनि मैले हेर्दैछु पोल्ट्री फार्म खोल्नको लागि साना साना जुन चाहिँ पोल्ट्रीका चल्लाहरू हुन्छन् त्यो ल्याएर हालेँ चारो खुवाई उनीहरलाई ठुलो बनाएर काटेर बेच्ने मेरो योजना छ र मेरो सोचाइमा यो योजना एकदम नै लायक लाभदायक छ कारण धेरै मानिसहरू मासु ल्याउनका निम्ति दुई तिन किलोमिटर जाने गर्दछन् जुन चाहिँ चाहिँ अब आफ्नै गाउँ ठाउँमा पायो भनेदेखि उनीहरू पनि धेरै नै उत्साहित भएर यहाँ किन्न सक्छन् र त्यसबाट धेरै राम्रो आमदानी हुने मलाई लाग्दछ